हेलो ए अब मेरो चाहिँ घरमा दिदीको बिहा छ कि अनि त्यो दिदीको बिहाको लागि चाहिँ अब फोटोग्राफर चाहिरहेको थियो अनि फोटो अब तपाईँले अब यो बिहामा हुन्छ नि आएर चाहिँ अब यसको कति चार्ज लिनुहुन्छ अब यो फोटोहरू खिचेको अब हुन्छ होइन त्यो चाहिँ अब कति भन्नु न तपाईँले ए हजुर जस्तै अब तिन दिन अब तिन दिन जस्तोको गर्नु अब हुन्छ फोटो हुन्छ होइन भिडियो गर्नुपऱ्यो भने चाहिँ कति लिनुहुन्छ अब तपाईँले तिन दिन जस्तोको चाहिँ पचास हजारभन्दा अलिकति घट्नुहरू मिल्छ होला नि त अब तपाईँकोबाट फोर्टी एटसम्म ए हजुर अन्त के भन्नुभन्दा चाहिँ अब अब यो फोटो चाहिँ गर्नुहुन्छ तपाईँले अब कस्तो टाइपले गर्नुहुन्छ अब तपाईँले फोटो भयो अब भिडियो भयो होइन अब यो चाहिँ अब मलाई भन्नुहोस् न अब तपाईँले अब फोटो खिच्नुहुन्छ होइन अब दिनमा तपाईँले जतिवटा पनि खिच्नुहुन्छ अब त्यो भयो अन्त भिडियोहरू चाहिँ कस्तो टाइपको बनाउनुहुन्छ तपाईँले अब वेडिङको त्यो भनेको नि भिडियोहरू अब त्यो फोटोहरू चाहिँ अन्त मलाई चाहिँ अब कस्तो भन्दा चाहिँ अब जस्तै बिहातिर हुन्छ अब होइन अब फर्स्ट दिन हुन्छ जस्तै अब स्टार्ट हुन्छ नि अब त्यति बेला चाहिएको मलाई अब त्यति बेला चाहिएर चाहिँ अब कस्तो भन्दा चाहिँ अब फोटोहरू चाहिँ अब हुन्छ यहाँबाट सबै होइन बसेको अब ग्रुपहरू अन्त के अब कसैले काम गर्दै गरेकोहरू अब कसैले के गर्दै गरेको अब सबै चाहिएको मलाई चाहिँ अब वेडिङको चाहिँ फोटोहरू चाहिँ हो अन्त अब तपाईँले फोर्टी भन्नुहोस् न तपाईँले भन्नुहुँदै थियो अब फोर्टी एट भन्नु हुँदैथ्यो हो अब यो फेरि अब एस्तो हुन्छ अब हाम्रो बिहा भनेपछि त अब भिलेजमा पऱ्यो होइन अब भिलेजमा अब तपाईँलाई थाहा नै छ अब भिलेजको बिहाहरूमा कस्तो हुन्छ अब के हुन्छ कसो हुन्छ होइन तपाईँले अब अलिक बुझेर चाहिँ अब अलिक मिल्दैन अब तपाईँले फोर्टी एट भन्नुभयो होइन अब त्यो चाहिँ अब कति मिल्छ कसरी ए हजुर अब तपाईँ अब तपाईँले त गर्नहुन्छ अब तपाईँले गर्नु भएपछि हजुर अब तपाईँले गर्नुहुँदा चाहिँ अब तपाईँ अब भिलेजमा परेपछि तपाईँ आउनुपऱ्यो अब तपाईँ कहाँको हुनुहुन्छ होइन हजुर अब त्यो भएपछि अब आउनुपऱ्यो बस्नुपऱ्यो आबो तपाईँलाई खानुपऱ्यो होइन अब त्यस्तोको पनि अब गर्नुपऱ्यो नि त अब तपाईँलाई अब त्यस्तोको त अब परेन अब फोटोको चाहिँ अब अलिकिति यही हो फोटो अब फोटो खिच्दा भिडियोहरू बनाउँदा चाहिँ अलिकति चाहिँ अब हुन्छ फोर्टी फाइभसम्म भयो भने पनि राम्रो हुन्छ ए हुन्छ हुन्छ हुन्छ फोर्टी सिक्स है ए फोर्टी सेभेन ए हुन्छ हुन्छ फोर्टी सेभेनसम्म हन्छ है